हेलो

ए हो त हजुर हजुर हजुर हजुर हजुर हजुर अहिले राम्रो आएको छ त दिदी जेन्सको आएको छ आएको छ आएको छ जेन्सको आएको छ नानीहरूको जिन्सको कुर्तीहरू सबै आएको छ राम्रो राम्रो आएको छ हजुर आउनु होस् न आएको छ राम्रो राम्रो आएको छ हजुर आएको छ आएको छ ए साडी साडी चाहिँ त्यस्तो त आएको छ त्यो साडी चाहिँ अलिक टाइम लाग्छ राम्रो खाले चाहिँ अरू त सबै आएको छ आउनु होस् न गरिदिन्छु आउनु होस् हाम्रोमा एभाइलेबल छ हुन्छ आउनु होस् न तपाईँ त सधैँको हाम्रो कस्टमर हो हो आउनु होस् न म दिदीलाई भनिदिन्छु आउनु होस् न के लानु हुन्छ राम्रो आएको छ छान्नु होस् न र अब म के के चाहिन्छ म उयो गरिराखि दिन्छु

म डिस्काउन्ट पनि गरिदिन्छु नि अन्त टोटल एमाउन्टबाट पनि गरिदिन्छु घटाइदिनु होस् न तपाईँ अब सधैँको कस्टमर हो होइन सिजनको लागि मात्रै होइन आउनु होस् न भइहाल्छ ल हुन्छ हजुर हजुर नयाँ नयाँ आएको छ राम्रो राम्रो आएको छ आउनु होस् न साह्रो ढिलो नगर्नु होस् मजा मजाको आएको छ है राम्रो राम्रो कटनको भन्नु हुन्छ कि अब तर्सहरू आएको छ हो जिन्स प्यान्टहरू आएको छ

हजुर प्लाजो सेटहरू आएको छ हो जिन्स प्यान्टहरू छ छ कुर्ती सेट छ साडी पनि हुन्छ हुन्छ आउनु होस् न हुन्छ हुन्छ आउनु होस् न ल हुन्छ घट्